हेलो ओला कम्पनी मलाई तपाईँले नर्बु ड्राइभरको नम्बर दिनुभएको थियो त्यसमा गाडीमा म चढेको थिएँ म गाडीमा चढ्दाखेरि मलाई साह्रो असुविधा भयो त्यसमा मेरो नानीहरू पनि थियो मेरो नानीलाई पनि असुविधा भयो मलाई पनि असुविधा भयो बेडकभरहरू साह्रै च्यात्तिएको थियो अनि गाडीको कन्डिसन साह्रै खराब थियो बिचमा यसो पम्चरहरू हुन्थ्यो अनि त्यो मलाई चाहिँ मनपरेन होइन फेरि अबदेखिको तपाईँको म गाडीकोमा कम्पनीमा कुनै कम्पनीमा गाडीको तपाईँकोमा म चढ्दिनँ मलाई साह्रो असुविधा भयो